विद्यालयमा शिक्षकहरूले सिकाउनु पर्ने कुराहरू चाहिँ के हो भन्दाखेरि प्रथममा आयो अनुशासन अनुशासनबिना विद्यार्थीहरूको जीवन कुनै त्यो त्यो जीवनको कुनै महत्त्व नै छैन पहिलो कुरो आयो अनुशासन अनि अनुशासन बाद आयो शिक्षा असल शिक्षा प्रदान गर्नु पर्छ शिक्षकहरूले अनि विद्यालयमा शिक्षकहरूले विद् विद्यार्थीहरूलाई धेरै कुरोको उनीहरूलाई थाहा नभएको कुरोको उनीहरूलाई ज्ञान दिनु पर्छ उनीहरूलाई आफ्नो बानी बेहोरा कसरी सुधार्नु पर्ने त्यो कुरोहरू पनि सिकाउनु पर्छ अनि विद्यालयमा सबैभन्दा ठुलो कुरो चाहिँ हो एड एडुकेसन एउटा शिक्षा भनौँ अनि शिक्षामा कुनैप्रकारको त्यो खोट हुनु हुँदैन अनि त्यो शिक्षा असल प्रकारले त्यो शिक्षालाई प्रदान गर्ने एउटा त्यो क्षमता चाहिँ शिक्षकहरूकोमा हुनु पर्छ अनि विद्यालयमा कस्तो कस्तो कुरोको अभाव छ भन्नाले म के गर्नु चाहान्छु भने विद्यालयमा एक त ए एउटा एक्सपिरियन्स टिचर एउटा त्यो सबै कुरोको ज्ञान भएको शिक्षकको अभाव छ अनि विद्यालयमा थुप्रै कुरोको जस्तै कि गेम्सहरूको एक्स्ट्रा कल् करिकुलर एक्टिभिटिजहरूको त्यहाँनिर उपस्थित हुनु पर्छ सबै कुरोको त्यहाँ हुनु पर्छ तर विद्यालयमा आजकल त्यस्तो कुरोहरूको अभाव भइरहेको छ